देशको निम्ति हाम्रो समाजको निम्ति आफ्नो सन्तानको निम्ति केही गर्न पाऊँ र देशको निम्ति केही गर्न सकूँ भन्ने सोच सोच राख्ने ठुलो सोच जस्तो लाग्छ र समाजमा भएका ती असहायहरूलाई सहयोग गर्नु पाउनु ठुलो उपलब्धि हो र दीन दुःखीको सेवा गर्नु पनि ठुलो उपलब्धि जस्तो लाग्छ साथै समाज र देशलाई केही गर्न सकौँ केही सहयोग के दिन सकौँ त्यही नै केही दिन सके ठुलो गर्व भएको महसुस गर्न चाहना